मैले भन्दै थिएँ दुइ हजार तेइसमा पब्लिस भएको आरके घोस एन्ड मातीको बुक को चाहिँ त्यसको अब खामीहरू पनि छ होइन त्यसको नेगेटिब्भ कुराहरू पनि छ जस्तै अब त्यो बुक एकदम महङ्गो छ किन्यो भने मान्छेले दाम सुनेर भाग्ने खाल्के बुक छ को अरू बुक हेर्दाखेरि अरू बुक त अब पाँच सौ छ सौमा पाइहाल्छ त्यसको त अब सिद्धै बाह्र सौ छ बुककै दाम अनि त्यो त अब बाह्र सौमा जस्तो त्यस्तोले किन्न सक्दैन त्यो एउटा त्यो भयो अनि अर्को त्यो बुकमा अब अरू बुकहरूमा हेऱ्यो भने कोइसनहरू पुरा भेटाउँछ त्यो बुकको फोकस चाहिँ बुझाउनुमा मात्रै गरेको कोइसनहरू चाहिँ एउटा त्यो कम्ती छ त्यस्तो पाउँदैन तिनटा बुक मिलाएर तिनटा बुक मिलायो भने एउटा बुकको पनि कोइसन छैन त्यसमा त्यसको कोइसनहरू त्यसमा कम्ती छ कोइसनहरू कम्ती छ अन्त यो बुक बुझ्नको लागि चाहिँ ठीकै छ तर अब कोइसन चाहियो भने चाहिँ हामीले त्यो बुक खोज्नु चाहिँ भएन भयो